हाम्रो कालिम्पोङ जिल्लामा पर्ने पर्यटक स्थल चिह्नहरू चाहिँ अहिलेको यस घडीमा एकदमै फेमस है एकदमै फेमस त के भन्नु एकदमै चिनिएको फर्स्ट अफ अल त हाम्रो फर्स्टमै हाम्रो चिनिने त डेलो डेलो भनेपछि नचिन्ने कोही छैन है डेलो अनि साइन्स सेन्टर भन्ने कुरा साइन्स सेन्टर छ साइन्स सेन्टर बादमा अब अहिले पन्बू डाँडाहरू भयो है अनि हाम्रो दुर्पिन डाँडा अनि पुजे डाँडा साथै अहिले हाम्रो आउने लाभाहरू भयो है लाभाहरू अनि हाम्रो अहिले नोक डाँडाहरू भयो यस्तै प्रकारले धेरै प्रकारको जग्गाहरू छन् जुन चाहिँ जग्गाहरू चाहिँ धेरै चर्चित र धेरै चिनिएकाहरू छ अहिले अनि डेलो चाहिँ किन फेमस छ भन्दाखेरि त्याहाँ चाहिँ धेरै टुरिस्टहरू आएर त्यहाँनिर घुम्ने कामहरू गर्छ हर्स राइडिङहरू हुन्छ अहिले फिलहालमा हेर्छौँ भने त्यहाँनिर पेराग्लाइडिङ पनि स्टार्ट भएको छ है पेराग्लािडिङ पनि हुने गर्छन् अनि त्यो चाहिँ टुरिस्टको लागि मात्र नभएर है अझ हाम्रो हाम्रो यस डिस्ट्रिक्टमा चाहिँ धेरै प्रकारको पार्टीको मिटिङहरू पनि हुने गर्छ अनि त्यो कतिवटा मिटिङहरू चाहिँ बजारतिर नगरेर अनि त्यो डेलोतिर पनि गर्ने कामहरू गर्छ किनकि त्यहाँ जग्गा ठुलो भएको कारणले गर्दाखेरि असल जग्गा पनि साथै वेदरहरू पनि एकदमै असल भएको कारणले गर्दाखेरि चाहिँ त्यो सबहरूमा धेरै प्रकारको पर्यटकले मात्र रुचाउने होइन तर त्यो चाहिँ हाम्रो आफ्नो हाम्रो गाउँकै मान्छेले पनि एकदमै रुचाउने जग्गाहरू हो डेलो चाहिँ अनि भएन हाम्रो साइन्स सेन्टर साइन्स सेन्टरमा चाहिँ एकदमै साइन्सको साइन्स सेन्टर नामै साइन्स सेन्टर है एकदमै त्यहाँ चाहिँ वैज्ञानिक विज्ञानको कुराहरू एकदमै धेरै फैलिएर त्यहाँनिर एकदमै राम्रोसँगले लगाएको छ है हामीलाई लाग्छ कि त्यो कुराहरू रियल हो तर जब हामी त्यसलाई महसुस गर्छौँ त्यो कुराहरू चाहिँ एकदमै मान्छेले एकदमै आफ्नो दिमागलाई युज गरेर त्यो बनाएका कुराहरू छन् है यो दार्जिलिङ साइन्स सेन्टर साथै यो डेलोहरू भयो अनि यो पन्बू डाँडाहरू भयो है यो लाभा पेम धेरै प्रकारले यो पुजे डाँडाहरू चाहिँ यो कुराहरू चाहिँ यो हाम्रो एरियामा चाहिँ किन फेमस छ किन एकदमै चलेको छ भन्दाखेरि चाहिँ यो पर्यटकीय जग्गाहरू चाहिँ हाम्रो मेन त है फर्स्ट अफ अल मेन त यो कुराहरू चाहिँ एकदमै चलेको कारणले गर्दा हाम्रो यो वातावरण है हाम्रो यो कालिम्पोङको वातावरण एकदमै सफा स्वच्छ र असल भएको कारणले गर्दाखेरि चाहिँ यो धेरै चलेको कारणले गर्दाखेरि चाहिँ त्यो कारणले गर्दा एकदमै चलेको हो त्यो कुराहरू चाहिँ